मलाई फुलहरू रोप्नु एकदमै मन पर्छ र फुर्सदको समयमा त्यही म फुलहरू अरूको घरहरूबाट बटुल्ने गर्छु र त्यो फुलहरूको मलहरू हेर्छु जस्तो अब प्लान्टहरू हो भने त्यसमा मैले माटोसँग बलुवा पनि मिसाउने गर्छु र कम्ती मात्रमा चाहिँ जुन चाहिँ गाईको मलहरू छ त्योहरू र जङ्गली मलहरू ज्यादा मिसाउने गर्छु अनि त्यो पटहरू भर्छु र त्यसमा प्लान्टहरू रोप्छु र फुल फुल्ने फुलहरूलाई चाहिँ म त्यसमा गाईको मल बेसी र जङ्गली मल बेसी त्यही गरेर माटो र बलुवा अलिकति कम्ती गरेर मिसाएर त्यसको कटिङहरू लाउने गर्छु र सबसे बेसी मन पर्ने फुलहरू हो पेमुला गोदावरी सयपत्री जेरेनियम इन्फेसिया लिलियम यो सबै फुलहरू मलाई एकदमै मन पर्छ र फुल फुल्दाखेरि घर पनि उज्यालो भए जस्तो लाग्छ र यो छै यो यस्तो फुल फुल्ने बे यो फुलहरू रोप्ने टाइममा त उज्यालो दिन छ भने चाहिँ मलाई मन पर्छ तर जब पानीहरू परिरहेको छ वेदर एकदमै ग्लोमी छ भने चाहिँ म त्यसरी फुलहरूमाथि चाहिँ म काम नगरेर रुमभित्रै बसेर म अलिकति डिजाइनहरू बनाउँछु र डिजाइनहरू बनाएर त्यो डिजाइन चाहिँ म कपडाहरूमा लगाएर धागोले स्टिचिङ गर्छु र स्टाइल स्टिचिङ स्टिच रनिङ स्टिच यो अन्य स्टिचहरू फ्रेन्च नटहरू यो युट्युब हेर्दै म सिक्ने गर्छु अनि कत्तिवटा यसरी नै प्यान्टमा सर्टमा ज्याकेटमा मैले डिजाइनहरू पनि गरेको छु र अरू भएन मेरो कजनको नानीहरू क्राफ्टसहरू बनाउनु छ भने उनीहरूलाई पनि म फ्री समयमा बोलाउँछु र जब चाहिन्छ त्यसको त्योभन्दा अगाडि नै म रेडी गरेर घरमा राखिराख्छु र त्यो क्राफ्टसहरू जब स्कुलबाट ल्याउनु पर्छ भनेको बेलामा त्यही क्राफ्टसहरू म दिने गर्छु र यसरी फुर्सदको समयहरू यतिकै गरेर म बिताउँछु र केहि गर्ने यस्तो क्रिएटिभ आइडियाहरू चलेन भने म बुकहरू पढ्छु नोबल्हसरू मेरोमा जे जति छ त्यो सबै म रिपिट मुडमा पढिरहने गर्छु